अच्छा यस्ता अब योजनाहरू चाहिँ है गभर्मेन्टले योजनाहरू चाहिँ अब पुऱ्याइइदिएको छ र त्यसमा मेनली भन्नुपर्दा चाहिँ पिएमजी रोडहरू जस्तै अब ग्रामीण क्षेत्रहरूमा है पोनी रोडहरू थुप्रै दिइरहेका छन् त्यस्तै गरेर अब कन्याश्रीहरू भयो है रूपाश्री विधुवा भत्ताहरू वृद्ध भत्ताहरू ह्यान्डिक्यापहरू स्वामी विवेकानन्द लक्ष्मी भण्डारहरू मिड डे मिल जस्तै स्कुलमा है पिएम पोषणहरू क्लास प्राइमेरीदेखि लिएर क्लास एटसम्मकोहरूलाई है खानाहरू दिएका छन् मिड डे मिलमा जस्तै ती इन्दिरा हाउसहरू भयो एग्रिकल्चर क्षेत्रमा है प्रधान मन्त्री जनधन योजनाहरू पिएमजी के अरे पिएम जीवान जोतिहरू प्रधान मन्त्री जीवन जोतिहरू यस्ता दिएका छ है अब यीहरूमा चाहिँ अब सब है हाम्रो अब अहिले लक्ष्मी भण्डारहरू घरको परिवारहरू चाहिँ पाउँदैछ है अब त्यो चाहिँ जस्तै अब लेडिसहरूले मात्रै पाउने गर् गरेको छ र उहाँहरूले हाम्रो घरकोहरूले त्यसको लाभ चाहिँ है उठाइरहेको छ जस्तै अब पिएमजी रोडहरू पहिला अब हामीले गरेका थियौँ पिएमजी रोड योजनाहरू तर अहिले त अब सबै क्षेत्रमा नै प्रायः बन भइरहेको छ है यसमा चाहिँ हन्ड्रेड डेजहरू को काम अलिकति हामीले पहिला गरेका थियौँ र त्योहरू अहिले के कारणले हो है त्योहरू चाहिँ बन्द भइरहेको छ सबै क्षेत्रमा सबै पैसाहरू ब्लक भइरहेको छ यस त्यति नै हो